हेलो नमस्कार मैले तपाईँको कम्पनीबाट एउटा सामान मगाएको थिएँ तर तपाईँको जुन डेलिभरी गर्ने भाइ राम्रो छैन रहेछ अलिक अभद्र व्यवहार राम्रो व्यवहार गरेन नि के हो यस्तो